हेलो सुन्दैछु भन्नु होस् न घरमा छु म हजुर

एउटा लिऊँ न त अन्त

सेमसङ छ

हेरौँ न बजार गएर हेरेर मिलाऊँ न मेरोमा अलिक छ थै थाप गरेर चाहिँ किनौँ न अन्त

त्यो भन्दा पनि अलिक ठुलो छ भने राम्रो नि

ठुलो ल्याउनु पर्छ नि लिए पछि ठुलो लिन्छु नि त ढुक्क हुन्छ नि राम्रो ल्याउनु पऱ्यो खप्ने

हुन्छ हुन्छ

हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ